पहिलाको जमनामा हामीलाई साह्रो असुविधा पर्थ्यो एकदमै असुविधा के पर्थ्यो भनेदेखि चिठी लेखेर चिठी पठाउँदाखेरि पनि एक महिनामा डेढ महिनामा दुई महिनामा पुग्थ्यो तर अहिले के सुविधा भएको छ फोनले गर्दाखेरि अहिले हामी यहाँ गाउँघर इष्टमित्र टाढो टाढो मित्रहरू साथीहरूसित आफ्नो सम्बन्धसित राम्रोसँग हामीले बात मार्न पाउँछौँ दु ख सुखको बात मार्न पाउँछौँ फरेनतिर पनि हामीले बात गर्न पाउँछौँ पहिलाको जमनामा कस्तो असुविधा थियो चिठी एक महिना दुई महिना तिन महिनामा पुग्थ्यो के के भइसकेको केही यादै अहिले त यहाँ के भयो एक्सन छट्ट एक्सन भइहाल्छ र यो सब भन्दा ठुलो कुरो चाहिँ हामीलाई यो फोनले गर्दाखेरि टेलिफोनले गर्दाखेरि चाहिँ मोबाइल फोनले गर्दाखेरि एकदमै सुविधा र एकदमै सहज सहज बनाइदिएको छ सबै कामको लागि सहज बनाइदिएको छ हामीलाई यो टेक्निकलले गर्दाखेरि